म बिहामा जान्छु बिहामा गएर साथीहरूसँग भेट्छु अन्त साथीहरूसँग रमाइलो गर्छु बातचित गर्छु बिहामा गएर खानापिनाहरू खान्छु कामहरू सघाइदिन्छु अन्त डान्सहरू गर्नु पऱ्यो भने डान्सहरू गर्छौँ गीत गाउँछौँ रमाइलो गर्छौँ अन्त हामी डान्सहरू गऱ्यो भने हिन्दीमा गर्यो भने हिन्दीमा गऱ्यो भने दिलबर साखीमा अन्त नेपालीमा गर्यौँ भने कुटुमा कुटु बादल वर्षा सुर्के थैली भन्छन् कोही आकाशैमा चिल हो कि बेसारा भन्नेहरूतिर थुप्रोमा डान्सहरू गर्छौँ हामी हामी रमाइलो गर्छौँ साथीहरूसँग मिलेर आफ्नै गाउँतिर छ भने कामहरू सघाउँछौँ टाढोको बिहारूतिर गयौँ भने चाहिँ त्यतिकै इन्जोय गर्छौँ साथीहरूसँग रमाइलो गर्छौँ